हेलो बहिनी नमस्ते बहिनी अन्त कस्तो छौ त तिमी ए जाती म पनि जाती कुसलै छु अन्त टाउको पो अलिअलि दुखिरहेको छ र ढल्किरहेको छु हजुर ठिकै छ त सुन्नुहोस् न बहिनी भरे ए भरे मलाई उयो सुपहरू मन लागिरहेको छ कि के केको बस्तीको उयो सब्जीहरू चाहिँ कस्तो छ तिम्रोमा अब यस्तै हजुर गुन्द्रुक सिन्की हो किनेमा त्योहरू छ हजुर हजुर गाडी त भेट्छ घरमै छ सन्च सन्चै छ हो आजकल त अन्त घामले काम गर्न सक्दैन अहिले सबैजना घरमै छौँ अहिले समरको छुट्टी भएर बसिरहेको छ घरमै छ सबैजना हजुर आम्मामा नानीहरूले वाक्कै बनाउँछ नि